म चाहिँ नर्सरी टु क्लास फाइभसम्म भएको विद्यालय पढेको है अनि त्यो विद्यालयमा पनि थियो लाइब्रेरी त पुस्तकालय त थियो तर अब त्यस्तो ठुलो चाहिँ थिएन है सानै भए पनि अब पुस्तकालय चाहिँ थियो किनकि अब पुस्तकालय हुनु पनि एउटा इम्पोर्टेन्स हो नि त अब हामीले किताबको नलेज मात्रै नपाएर हामीले अरू लाइक स्टोरीहरू नोबल्सहरू स्टोरी बुकहरू कमिकहरू त्यसरी त्योहरू पढेर पनि त हामीले अब ज्ञान पाउँछौँ लाइक स्कुलको त्यो किताब मात्रै पढेर ज्ञान त्यो मात्रै पढेर ज्ञान नपाए नभएर त्यो अरू लाइब्रेरीबाट चाहिँ हामीले अरूबाट अरू स्टोरी बुकहरूबाट पनि हामी ज्ञानहरू पाउनसक्छौँ अनि हाम्रो लाइब्रेरीमा चाहिँ कुन चाहिँ कुन चाहिँ किताब थियो भने सबै ल्याङ्ग्वेजको अब सबै किताबहरू थियो लाइक इङ्लिसबाट पनि थियो है नेपालीबाट पनि थियो तर अब हामी चाहिँ नर्सरी त्यो अब सानैदेखि इङ्लिस मिडियम पढेकोले अनि हामी चाहिँ अब इङ्लिस पढ्नु नै रुचाउँथ्यौँ त्यही भएर हामीले चाहिँ अब इङ्लिस नोबलहरू इङ्लिस स्टोरी बुकहरू पढ्थ्यौँ त्यसमध्ये मैले चाहिँ अब त्यो सानो हुँदाखेरि होइन क्लास थ्री फोरहरू फाइभहरूतिर हुँदा चाहिँ मैले चाहिँ के के पढेँ भन्दा चाहिँ सिन्ड्रेला अकबर बीरबल स्नोवाइट लेसन वन्डर ल्यान्ड त्यो कमिक बुकहरू पढेँ राइम्सहरू पढेँ अनि मलाई त्योमध्ये मनपरेको चाहिँ कुन चाहिँ हो भन्दा चाहिँ सिन्ड्रेला चाहिँ एकदम मनपर्थ्यो है त्यसको क्यारेक्टर पनि त्यस्तै थियो अनि अब आफूलाई त्यो त्यो किताब पढ्दा त्यो स्टोरी पढ्दा चाहिँ अब आफूलाई पनि सिन्ड्रेला जस्तै हुनु मनपर्थ्यो अनि अनि कतिपल्ट त अब आफूले त्यो हेर्दाखेरि त्यो सिन्ड्रेला जस्तै हुनु मनपर्थ्यो अनि अर्को चाहिँ के हो भन्दा चाहिँ अर्को चाहिँ अब अकबर अकबर र वीरबल यो चाहिँ अब यो अकबर र वीरबलको चाहिँ त्यसो भने चाहिँ यसमा चाहिँ धेरै यसमा चाहिँ हामी धेरै नलेजहरू पाउँछौँ क्या हो अब अकबर यसमा चाहिँ हामी धेरै नलेजहरू पाउँछौँ यसबाट चाहिँ हामी धेरै सिकहरू पाउँछौँ यो चाहिँ अब डे टू डे हुने डे टू डे भइरहने उयसमा चाहिँ त्यो हो अनि नलेजहरू हुन्थ्यो यसमा चाहिँ अब कतिवटा त्यो इज मिन अहिले पनि त्यो अकबर वीरबलको अहिले पनि कथाहरू अध्यापन स्टोरीहरू अझै पनि अब मरेको छैन जस्ट अझै कतिवटा स्कुलहरूमा त्यसको कि त्यसको स्टोरीहरू पनि अब त्यो त्यो त्यो सिलेबसमा हुन्छ है अनि अब अहिले सोच्दा चाहिँ अब त्यो चिल्ड् चाइल्डवुड लाइफहरू त्यो त्यो पिरियड्स एकदम गोल्डन पिरियड्स चाहिँ थिएछ किनकि अब अहिले त्यत्ति बेला चाहिँ के हुन्थ्यो भन्दा चाहिँ अब त्यत्ति बेला चाहिँ खाली हामीलाई त्यो पढ्नु कोही होमवर्कहरूको मात्रै हुन्थ्यो नि त टेन्सन तर अहिले अहिले चाहिँ अब अहिले बुझ्दा चाहिँ त्यो त्यो चाइल्डवुड पिरियड्स चाहिँ एकदम अब गोल्डन पिरियड रहेछ है अनि अब अहिले ठुलो हुँदै जाँदा चाहिँ बुझ्दैछ अन्त याद हुँदैछ अनि अब त्यो त्यो लाइब्रेरी पनि सबै स्कुलमा अब हुनैपर्छ किनकि त्यो बुक् बुकेस नलेज मात्रै इन् इम्पोर्टेन नभएर अब त्यहाँ हामीलाई अरू अब अरू एक्सट्रा नलेज पनि हुनुपऱ्यो नि त होइन त्यही भएर लाइब्रेरी चाहिँ अब इम्पोर्टेन नै छ अनि